ग्रामीण क्षेत्रमा व्यवसाय गर्नका लागि तपाईँ आफ्नो त्यसलाई ट्रान्सपोर्ट अथवा लानुको लागि तपाईँ धेरै कष्ट र दुखहरू हुन्छ बाटो हुँदैन र गाडी भाडा बेसी अनि गएर त्यहाँ सामानहरू जस्तै दोकानका चिजहरू बेच्नका लागि धेरै प्र रुपिस माने पैसा लाग्छ र पाँच रुपियाँको चिज छ भने तपाईँ सात रुपियाँमा बेच्नु हुन्छ यसरी हुन्छ र त्यहाँ सामानहरू लानको लागि दुख छ गाडी पाइँदैन ठिकसँगले बाटो राम्रो हुँदैन सामान बोक्ने गाडीले धेरै पैसा लिएको हुनाले वहाँ समानको दामहरू धेरै हुन्छन् र पाहाडमा पाहाडमा र मधेसमा जस्तो सजिलो हुँदैन घर घर सामानहरू जस्तै होलसेलको दोकान दोकानको दोकानको समानहरू घर घरमा ल्याइपुऱ्याउँछ मधेसमा र पाहाडमा त्यस्तो हुँदैन आफै लिएर जानुपर्छ र लिएर जाँदाखेरि मान्छेसँग सामानको दाम पनि हुन्छ यसरी गर् यसले गर्दाखेरि वहाँ सामान चिजबिज खाने चिजबिजको दाम दोकानको चिजबिजको दाम धेरै हुन्छ अनि यसलाई कसरी समर्थन गर्ने भन्दाखेरि तपाईँले हाम्रो जुन चाहिँ व्यवसाय गर्नेहरूलाई लोन दिएको हुनुपर्छ र लोनको ब्याजहरू पनि कम्ती रिजनेबल ब्याज दर छुट दिएको हुनुपर्छ अनि

छुट दिएको हुनुपर्छ र धेरै सजिलो हुने थियो त्यस्तो गर् गरेको भएदेखि सरकारले यसो